म फुलहरू रोप्दाखेरि अथवा बिरुवा रोप्दाखेरि गोबर मल पहिले खाल्डा खन्छु त्यसमा गोबर मल र बलुवा मिसाएर भिजाएर है दुई दिन राख्छु त्यस कारणले गर्दा बिरुवा लाई रोपेर मजाले पानीहरू हाल्छु त्यसमा अलिक छ महिना तिन महिनामा म त्यसलाई मजाले फेरि वरिपरि गरेर हलुका मल मल गोबर मललाई हलुका मसिनो पारेर पुरा ऊ यो सुख्खा बनाएर मसिनो पारेर चाहिँ म त्यसलाई सुकाउ सुकाउँछु सुकाएर पुरा ऊ यो सुकाउँछु र त्यसलाई धुलो बनाएर बिरुवाको वरिपरि हालेर वरिपरि हालेर अलिकति माटो थपिदिन्छु माटो थपेर त्यसमा पानी हालिदिन्छु त्यसले गर्दाखेरि बिरुवा हलक्क बढेर राम्रो जाग्छ त्यसलाई हरेक तिन महिना या त छ महिनामा म माटो र मल फेरि राखेर फेरि फेरि गरेर राम्रो बनाउँछु र हलक्क पनि हुन्छ राम्रो सप्रेर जान्छ